हाम्रो क्षेत्रममा सबैभन्दा छेउ बजारमा हामीले लाने खेत का उत्पादनहरू त्यति बेसी चल्ने गरेको छैनन् र धेरै चले पनि यहाँनेर त्यसको खेतको उत्पादनको धेरै मूल्य दिन खोज्दैनन् मानिसहरूले र यही हामीले गरेको उत्पादनहरू बजारमा गएर कसैलाई बेचेर तिनीहरूलाई बेच्नु भन्यो भने तिनीहरूले पनि आफ्नै सामानहरू लिएर आएको हुन्छन् होलसेलहरूबाट र हाम्रो सामानहरू लिन मान्दैनन् र हाम्रो सामान त्यति बेसी चल्दैन र अरु अझ एउटा नचल्ने कुराको कारण हो आफ्नो व्यक्तिगत दोकान या स्टल नहुनु जसले गर्दा चाहिँ अझ बेच्नलाई साह्रो पर्दछ